हामी मौसम हामी मौसमको आनन्द यसरी लिन्छौँ कि हामी हिल एरियामा बस्ने मानिसहरू जाडोमा धेरैजसो हाम्रो जग्गामा जाडो हुन्छ त्यो जाडो महिनामा हामी न्यानो लुगा लाएर तातो तातो खाने कुराहरू खाएर आगो फुकेर आगो फुकेर हामी आफ्नो शरीरलाई तातो गर्ने कोसिस गर्छौँ र साथै हाम्रो जग्गामा जनवरी डिसेम्बर जनवरीको टाइममा हिउँ पर्ने भएको हुनाले हामी हिउँ खेल्नको लागि हाम्रो घरदेखि निकै माथि टाइगर हिल्ससम्म गएर हिउँ खेल्ने गर्छौँ हिउँको साथै हामी मानिसहरू बनाएर नानीहरूसँग हामी रमाइलो पिकनिक अथवा खेल्ने गर्छौँ